यहाँ हाम्रो क्षेत्रमा सबसे पुरानो के हरे यो धर्म स्थल चाहिँ महाकाल मन्दिर हो जहाँ चाहिँ अब शिवको भव्य रूपले पूजा हुन्छ शिवरात्रिमा साउनमा अनि यहाँ टाढो टाढोबड मान्छेहरू पानीहरू चढाउनु आँउछ होइन चढाउनु आँउछ अन्त जत्ति पनि हाम्रो पर्यटनहरू आँउछ देश विदेशबाट उनीहरूले चाहिँ महाकाल मन्दिर कहाँ छ भनेर सोधेर दर्शन गरेरै मात्रै जानुहुन्छ उहाँहरू होइन त्यही हो अन्त गुम्बाहरू पनि छ यहाँनिर भोटे बस्तीमा छ पुरानो गुम्बा छ उहिलेको गुम्बा छ होइन त्यहाँनिर पनि अब पुरानो गुम्बा कहाँ छ भनेर अब पर्यटनहरू त्यहाँनिर पनि उनीहरू जान्छ दर्शनमा जान्छ त्यसरी नै अब धाएर यहाँको गुम्बा मन्दिरहरू दर्शनमा पर्यटनहरू पनि आउने गर्छ